यस्तो त कुनै दिन छैन जहिले पनि मलाई नक्सा बनाउनु इच्छा हुदैन यसको कारण हो मलाई जहिले पनि कुनै न कुनै चित्र कोरिरहन मन लाग्छ चित्र कोर्न म सानोदेखि नै उत्प्रेरित थिएँ मेरो दैनिक कार्य बिहान घरको कार्यहरू सकेर आफ्नो काममा जान्छु र जब पनि म समय पाउँछु मलाई चित्र कोर्न धेरै नै मन पर्छ र यसरी म मेरो अन्य काम र चित्र कलालाई व्यवस्थापन गर्छु